हेलो अँ भन्नुहोस् हजुर गाडी छ त नानी कहाँ जानुहुन्छ हजुर हजुर हजुर हजुर ड्राइभरहरू छ त नानी गाडीहरू कस्तो खालमा कस्तो खालको गाडी लानुहुन्छ सोमो गोल्ड लानुहुन्छ कि स्पेसियो लानुहुन्छ कि के अरे सानो मारुतीहरू लानुहुन्छ हजुर हजुर हजुर हजुर हजुर तिन दिन तिन दिनसम्म ए तिन दिनको लागि लानुभयो भने त झन्डै लगभग तिस पैँतिस हजार पो लाग्छ त हौ नानी खै अब तेलको दाम घटेको छैन नानी त्यस कारण घटाउनु अलि साह्रो पो पर्छ होला हजुर हजुर लानुभएको थियो त्यसरी त मैले चिनेर नै त्यसो भनेको नि अहिले अहिले त तेलको महँगाइले गर्दा त झन् चार हजार पाँच हजार हुन्थ्यो हो तर अब नानी रहेछ त्यस कारणले गर्दाखेरि मैले तिस पैँतिस भनिदिएको ए त्यसो हो भन्त अलिक कम्ती हुन्छ नानी ड्राइभरलाई खानुसानु होटेलमा बस्नु हो भने त नभए त मैले खुराकीहरू दिनुपर्छ तलब दिनुपर्छ नि त खानु खानु त सबै नानीले गर्नुहुन्छ भने चाहिँ अलिक कम हुन्छ हुन्छ हुन्छ हुन्छ कहिले लानुहुन्छ हजुर ए हुन्छ ल ल ल हुन्छ के अरे लानुहोस् न तर ड्राइभरलाई खानुसानु दिइपछि त अँ कम्ती नै भयो

हुन्छ हुन्छ नानी हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ नानी सक्यो खाएर